कालिम्पोङ जिल्लाको चाहिँ हाम्रो गाउँमा चाहिँ अब धान मकै कोदोहरू चाहिँ रोप्छ पिगेरी पिगेरी पोल्ट्री फार्महरू चाहिँ गर्दैन अनि मलाई यसको बारेमा थाहा पनि छैन होइन मकै चाहिँ फागुन महिनामा रोप्छ अनि धान चाहिँ असारमा अहिले टाइम हुँदैछ धान रोप्ने नै बेला आउँदैछ होइन कोदो पनि रोप्छ होइन अब हामी चाहिँ अब छेत्री बाहुन भएको कारणले कुखुरा सुँगुरहरू चाहिँ पाल्दैन पनि छुदैन पनि अनि हामी खाँदैन पनि मासुमंसा त्यही भएर मलाई यसको बारेमा त्यति थाहा भएन धान चाहिँ हामी धान रोप्छ असारमा अनि त्यसलाई फलाएर काटेर त्यस्तै खेतबारी खेती गर्छ